अब लेख्नको लागि विचारहरू कसरी ल्याउँछु भन्दाखेरि चाहिँ अब त्यो आफ्नो आफ्नो सोचाइमा भर पर्छ अब आफ्नो आफ्नो मुडमा डिपेन्ड गर्छ अब कोही बेला आफूलाई कुन आफू आफूले कुन चाहिँ अब कुराहरू देख्छु कोही बेला होइन देख्दाखेरि अब देख्दाखेरि अब लेख्न मनलाग्छ आफूलाई मनमा मनमा छोएको कुराहरू लेख्न मनलाग्छ अब त्यही हो लेख्ने लेख्ने विचारहरू चाहिँ अब अनि र नि ती यो लेख्न लेख लेख लेखनका लागि तपाईँलाई कुन कुराले सबैभन्दा बढी प्रेरणा दिन्छ त्यो लेख लेख्नको लागि मलाई बेसी जस्तो समाज समाज होइन समाज र भावनाको बारेमा लेख्न मनलाग्छ कोही बेला अब आफू भावनामा डुबिरहेको बेलामा लेख्न मनलाग्छ कोही बेला समाजको बारेमा अब समाजमा देखिन्छ अब देखिरहेको कुराहरू र अब कोही कोही बेला कस्तो मान्छेसँग आफ्नो भेट हुन्छ कोही बेला कस्तो कस्तो मान्छेहरू देखिन्छ होइन आफ्नो आँखाले अनि त्यही भएर चाहिँ त्यसको बारेमा लेख्न मनलाग्छ